हेलो दिपा मिस के गर्नु हुँदैछ ए हिजो मैले तपाईसँग भनेको थिएँ नि मेरो भोलि अनलाइनमा एउटा जुत्ता आउँदैछ फ्लिपकार्टबाट मगाएको भनेको थिएँ नि स्निकर स्पोर्टस् सू थियो नि अँ हौ त्यही जुत्ता स्पोर्ट्स सू कस्तो राम्रो आएछ जुन चाहिँ पिङ्क कलरको थियो कि जुन चाहिँ कलर उ गरेको थिएँ त्यही राम्रो आएछ कलर अँ यो पालि चाहिँ मैले पाँच नम्बर गरिनँ हौ मैले अस्ति नै नि पाँच नम्बर गर्दा त कत्रो ठुलो आएको रहेछ कि हामीले चाहिँ नि तपाईँको हाम्रो साइजमा चाहिँ हामीले नि चार नम्बर मगाउनु पर्ने रहेछ सुन्नु नि औ त्यो जुत्ता त नि अलिक माथि मेन रोडतिर माथि डक्टर फुटहरूकोतिर जाँदाखेरि त अलिक महँगो थियो त्यो जुत्ता कतिको थियो भने नि झन्डै एघारको अन्त एउटा नौको थियो कि तर मैले यसो त्यो देख्दा र फ्लिपकार्टमा यसो अफर देख्दाखेरि चाहिँ निकै कम्ती रहेछ बहिनीसँग कुरा गरेको थिएँ नि मैले त्यो मैले पाँच सय फाइब नाइन्टी नाइन भनेपछि पाँच सय निनानब्बेकोमा पाएको तर कस्तो ठिक आधा दाममा पाएँ त्यो कि एकदमै राम्रो छ बिहान वा माथि योगा गर्नु जान्छु नि बिहान त्यो पनि कम्फोर्टेबल क्या हिँडेको हिँड्दा थाहै नहुने एकदमै सजिलो छ बहिनी तिमी पनि उ गर्नु गर्नु नि साइजहरू रहेछ बहिनीलाई तिन नम्बर हुन्छ है मेरोभन्दा अलिक सानो खुट्टा छ नि त ए मगाउने तपाईँ चाहिँ कुन कलर मगाउने ब्ल्याकमा मैले चाहिँ पिङ्क साह्रो मन परेको थियो कि मेरो ब्ल्याक थियो नि त ब्ल्याक र वाइट चाहिँ अलरेडी भएको कारणले गर्दा चाहिँ मैले त्यहाँ यसो देखेँ अन्त यसो ना कम्ती दाम देखेँ नि त त्यसमा कि अन्त यसो गरेर चाहिँ हतार हतार मगाइहालेको थिएँ मैले र आज आइपुगेछ यसो लगाएर त्यहाँदेखि अहिले म खिचेर वाट्सएपमा देखाउँछु नि ल कस्तो मनपऱ्यो बहिनी पनि मगाउ ल भोलि म मगाउने उइस उ गरिदिन्छु कि त्यसमा उ गर्नु नि कस्तो राम्रो छ फ्लिपकार्टको यो बहिनीलाई चाहिँ तिन नम्बरको साइजको ठिकै हुन्छ अन्त मलाई खप्छ पनि प पुरा खप्छ किनभने त्योभन्दा पहिला मैले एउटा ब्ल्याकमा मगाएको थिएँ कस्तो राम्रो आएको नि त त्यो चाहिँ त्यो ब्ल्याकमा त्यो फेरि नि ब म बजारमा ट्याली गर्छु नि त यसो बाहिरतिर हेर्छु त्यही सेम जुत्ता बाहिर महँगो न महँगो हुन्छ त्यसको ठिक आधा दाममा यसमा फेरि अनलाइन मगाउँदाखेरि त आफूलाई धेरै सस्तो परी पनि हाल्यो र त्यसकारणले गर्दाखेरि ए तपाईँ पनि मगाउने हुन्छ हुन्छ ब्ल्याकमा मगाउनुस् न मेरो त ब्ल्याकमा अलरेडी भएको कारणले गर्दा चाहिँ मैले पिङ्कमा मगाएको कि राम्रो छ हुन्छ भोलि स्कुलमा बात गरौँ न ल कस्तो राम्रो छ हुन्छ